मेरो नजिकै प्रख्यात कलेज चाहिँ दार्जिलिङ गभर्मेन्ट कलेज नै हुन् अन्त वहाँ त्यहाँ त्यो कलेजमा चाहिँ म नै पढ्दैछु नेपाली विषयमा नेपाली विषय लिएर